मेरो छिमेकीमा त होमस्टे त्यस्तो छेउमा त छैन अब अलिकति टाडो गाँउमै अलिकति टाडो गयो भने चाहिँ दुइटा होमस्टे छ एउटा यता यो तामाङ होमस्टे छ एउटा अन्त एउटा यता खोइ के नाम भन्ने एउटा होमस्टे छ त्यहाँ इडेन इडेन होला इडेन होमस्टे छ अन्त अब उहाँहरू अब समस्याहरू के के हुन्छ भने अब त्यो पर्यटकहरू अब जो हुन्छ घुम्न आउनेहरू हुन्छ उनीहरूले अब मैला गरिदिने फोर गरिदिने अब त्यो उनीहरूको जे एउटा मर्यादा हुन्छ अब यो यति बजीदेखि यता हल्ला नगर्ने त्यस्तोहरू उलङ्घन गरिदिन्छन् अब त्यसरी नै अब त्यसरी नै समस्याहरू त्यही नै हुन्छ अब कोही बेला बुक भइसकेको हुन्छ तर पनि अझै कल आएर अब त्यो बुकिङको लागि बात गर्छन् त्यो मिलाउनु पऱ्यो अब अर्को रूम एक्सट्रा छ भने अब त्यो रूमलाई दिनु पऱ्यो त्यो समस्याहरू त्यही नै हो अबो एउटाले छोडेर गएपछि अब त्यो सबै लुगाहरू सफा गर्नु पऱ्यो अन्त अब अर्को आउनुको लागि सफा गरेर राखिदिनु पऱ्यो त्यस्तै हो